पेट्रोलको बढ्दो मूल्यले बाइकिङलाई असर पारेको छ बाइकिङलाई मात्रै होइन गाडी चलाउने जति पनि अब गाडी चालकहरू छ होइन उनीहरूलाई पनि असर गरिरहेको छ अब दिनदिनै पेट्रोलको भाउ घट्नु त छैन बढेको बढेकै छ बढेको बढेकै छ र रोजगारमा पनि यसले धेरै नै अब असर पारिरहेको छ अब पेट्रोलको भाउ बढायो तर गाडी कम्ती भयो भन्ने गाडी कम्ती हुन्छ कि भनेर पेट्रोलको भाउ बढायो भन्नु पनि मिल्दैन किन गाडी अब पेट्रोलको भाउ जति नै बढे पनि अहिले गाडी मान्छेले किनेको किनेकै छ बाइक किनेको किनेकै छ त्यसले गर्दा हाम्रो अब पल्युसनहरू होइन पल्युसन बढिरहेको छ र यो पल्युसनलाई रोकथाम गर्ने पनि अब सरकारले खासै केही पनि नियमहरू गरेको छैन पल्युसन टेस्टिङ सेन्टारहरू पनि प्रायः राखिदिएको छैन गर्नुपर्यो भने कहाँ पुग्नुपर्यो कि त मालबजार पुग्नुपर्यो कि त सिलगढी पुग्नुपर्यो र पेट्रोलको भाउ त अब बढ्दैछ नै यता पल्युसन पनि बढिरहेकै छ